दादा तपाईँ कहाँ हुनुहुन्छ मेरो फोनमा सामान डेलिभर भयो भनेर आयो मैले त्यो सन्सक्रिन मगाएको थिएँ नि त्यो त मैले त पाइनँ त अन्त त्यो मैले सामान नै जब मैले रिसिभै गरेको छुइनँ अनि मेरो फोनमा डेलिभर भनेर आयो मेरो सामान चाहिँ कहाँ पुग्यो अब तपाईँको त्यो त तपाईँको रेस्पोन्सिबिलिटी हो मेरो सामान तपाईँले मलाई मेरै हातमा दिने तपाईँले कसलाई दिनुभयो कि कहाँ मिस्प्लेस भयो कि मेरो सामान नआइ तपाईँले डेलिभर भयो भनेर मेरोमा मेसेज आएको कि चाहिँ मलाई मेरो सामान दिनुहोस् कि चाहिँ मेरो पैसा फर्काइ दिनुहोस् त्यस्तो गर्नु हुँदैन दादा मलाई छिटोभन्दा छिटो कन्ट्याक गर्नुहोस् नभए चाहिँ म तपाईँको कम्प्लेन गरिदिन्छु